हामी चाहिँ खेतीपाती गर्दाखेरि काँटा चलाउँछौँ कोदाली सानो सानो कुटे चलाउँछौँ मसिनो अब मकैहरू हुँदाखेरि दुई तिन पाते मकै हुँदाखेरि चाहिँ कुटे चलाउँछौँ अनि अलिक ठुलो भएपछि चाहिँ अब सबै मकैहरू भाँचेपछि चैँ सिक्कलले ढोडहरू काटेर अनि गाईलाई लाइदिन्छौँ अनि पछाडि फेरि त्यो ढोडहरू निकाल्ने चाहिँ खन्तीले निकाल्छौँ खन्ती हुन्छ खन्तीले निकाल्छौँ अनि फेरि काँटाले खन्यो कोदालीले खन्यो डल्लाहरू त्यही काँटाले फुटायो त्यसरी नै खनेर चाहिँ हामी कोदोहरू रोप्छौँ अनि गोडगाड गरेर त्यसरी नै अनि पछाडि कोदोहरू टिप् टिप्दाखेरि चाहिँ सानो सानो खुर्मीले टिप्छौँ कोदोको बाला अनि फाड्दा चाहिँ फेरि खुर्पा सिकलहरूले कोदोको नल फाड्छौँ